अब अब के गरौँ त हौ गाउँ गाउँ घरमा अब यो विषय त ठुलो विषय हो र यो गर्नु पनि राम्रो हो गाउँ समाज भए पछि हामी अब एउटा अभिभार लिएर बसेको गाउँको अब व्यक्ति भए पछि चाहिँ के हुन्छ भने यसलाई गर्नु नै पर्छ नानीहरूलाई मात्रै होइन आध्यात्मिक विचारहरू त ठुलोलाई पनि हामीले यो सुनाउनु पर्नेछ अब अहिले त अहिले त मानिसमा यो त्रास पनि छैन कि पाप के हो धर्म के हो हो अब मैले यो गरेँ भने पाप लाग्छ यो गरेँ गरेँ भने धर्म हुन्छ भन्ने कुराको विवेक पनि हराइसक्यो हराइसक्यो यसउसले गर्दाखेरि चाहिँ यो हामीले जस्तै पुराणहरू राखेर आध्यात्मिकको कुराहरू अघि अघिका मानिसहरूले धर्म गरेर के पाए हो अब मन खुसी गरेर जे पायो त्यही गर्दा के भयो त्यस्ता कतिवटा कथाहरू सुनाएर चाहिँ उनीहरूलाई अलिकति मनमा नगर्ने कामहरूदेखि चाहिँ वञ्चित गराउने आध्यात्मिक कथाहरू सुनाएर चाहिँ उनीहरूलाई चाहिँ यो समाजमा चाहिँ राम्रा राम्रा व्यक्तिहरू बनाउनु जरुरी पर्छ त्यसमा चाहिँ गाउँ समाज सबै मिलेर एउटा ठुलो सभा गरेर नै तय गर्नु सकिन्छ भन्ने मलाई लाग्छ ध धन्यवाद तपाईँलाई कस्तो लाग्छ अँ र यसउसले गर्दाखेरि तपाईँको यो सुझाउलाई म मान्यता दिँदै हा तपाईँ पनि एकदिन हाम्रो घरमा आउनुहोस् र म तलबाट सिर्जनालाई पनि मेरो घरमा बोलाउँछु र यो विषहरूले आध्यात्मिक विषय लिएर एउटा पुराण राख्ने सरसल्लाह गरौँ भन्ने म तपाईँलाई आग्रह गर्दछु धन्यवाद